मैले त है अब चाडबाड धार्मिक अवसरको लागि देउताहरूको मूर्तिहरू त बनाएको छैन अहिलेसम्म अब तर पनि हामी जब सानो सानो एकदमै मसिनो केटाकेटीहरू थियो त्यतिबेला अलिअलि याद छ त्यतिबेला हामीले ढुङ्गाहरूको मूर्ति बनाउँथ्यौँ हामीले माटोहरूको मूर्ति बनाउँथ्यौँ सबै साथी भाइहरू भेला भएर एकठ्ठा भइकन त्यतिबेला अब त्यतिबेला त्यो माटोको मूर्तिहरू बनाएर ढुङ्गाहरूको मूर्ति बनाएर अब त पहिला निकै सानोमा सानो हुँदै बनाएको अहिले त्यस्तो याद छैन अब तर पनि त्यो पलहरू एकदमै राम्रो थियो एकदम रमाइलो हल्का थाहा छ एकदमै राम्रो यादगार छ त्यो त्यो पलहरू तर अहिलेसम्म यो अब चाडबाडको लागि धार्मिक अवसरमा देउताहरूको मूर्ति चाहिँ बनाएको छैन